हाम्रो छर छिमेकीमा चाहिँ अब धेरै धेरै उयोहरू हुनु हुन्छ अब कोही आदिवासी हुनु हुन्छ कोही नेपाली हुनु हुन्छ कोही बङ्गाली हुनु हुन्छ कोही मुस्लिम हुनु हुन्छ धेरै सबैजना हुनु हुन्छ अब हाम्रो गाउँमा सबैजना एकजुट भएर बसेको छौँ सबैजना मिलेर बसेको छौँ अब जस्तो अब हाम्रो नेपालीको चाड हाम्रो नेपालीको चाड हुन्छ दसैँ दसैँ तिहार उनीहरूले पनि त्यसरी नै हाम्रो जसरी मनाउछौँ उनीहरूले त्यसरी नै मनाउछ जस्तो बिहारीहरूको हुन्छ अब छठ पूजाहरू हुन्छ हामी पनि अब हामीहरू पनि यसरी एकजुट मिलेर यसरी हामी उयो गर्छौँ होइन मनाउछौँ अब उनीहरूको यिनीहरूको त्योहरूलाई पनि हामी मनाउछौँ छठ पूजाहरू मनाउछौँ मुस्लिमको इदहरू हुन्छ इदहरूतिर हामीलाई खानाहरू खानु बोलाउनु हुन्छ उनीहरूले खिर धेरै मिठो बनाउनु हुन्छ इदको दिन हामी खानाहरू खान जान्छौँ र अब कोही कोही अब मुस्लिमहरूको अब भाषाहरू अलग्गै हुन्छ तर उनीहरूले चाहिँ अब यसरी हामीलाई यसरी अब उनीहरूले हाम्रो नेपालीहरू पनि उनीहरूले जान्दछ हाम्रो बोल्नु जान्दछ अब हामीले धेरै स अब धेरै उयो हुन्छ हामीले अब अब अब हाम्रो भाषा उनीहरूले जान्दछ उनीहरूको भाषा पनि हामीलाई सिकाउँछ उनीहरूले त्यसरी चाहिँ अब हामी सबैजना एकजुट भएर चाहिँ बसेको छौँ उनीहरूलाई पनि हाम्रो भाषा आउँछ हामीलाई पनि उनीहरूको भाषा आउँछ उनीहरूको केही दुःख सुख परेको छ भने हामी जान्छौँ उनीहरू पनि आउँछ हामी हाम्रो अहिले छर छिमेकीहरू चाहिँ हामी सबैजना एकजुट भएर मिलेर बसेको छौँ